प्रविधिको कारणले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ जस्तै पहिलातिर स्मार्ट फोनहरू थिएन कसैको हातमा इन्टरनेट थिएन त्यति बेला र अहिलेको जुन चाहिँ जेनेरेसनमा सबैको हातमा स्मार्ट फोन छ इन्टरनेट छ जहाँ पहिला भिडियो कलहरू गर्न सक्दैन थियो चिठीमार्फत एक अर्कामा सन्देसहरू पठाउँथ्यो तर अहिले त हामीले एक मिनटमै एक सेकेन्ड पनि लाग्द त्यसमा हामीले व्हाट्सएप्पद्वारा धेरै एप्सहरू भएको छ जस्तै व्हाट्सएप्प फेसबुक मार्फत हामीले एक अर्कामा मेसेज गर्न सक्छौँ भिडियो कल गर्न सक्छौँ केही अर्जेन्टहरू ऊ यो छ भने हामीले त्यहाँबाट धेरै कुरा भन्न सक्छौँ जस्तै पैसाहरूको जुन चाहिँ पैसाहरू पठाउनुमा चिठीमार्फत हामीले पोस्ट अफिसमा पठाउनु पर्थ्यो तर अहिले हामीले पैसाहरू पठाउनको लागि पनि धेरै एप्प्सहरू योबाट हामीले पठाउन सक्छ जो इन्टरनेटको सहायताले जस्तै हामीले फोनमा डाउनलोड गर्न सक्छौँ जिपे गर्न सक्छौँ फोन पे गर्न सक्छौँ पेटिएमद्वारा गर्न सक्न सक सक्छौँ अन्त त्यसमा हामीले ब्याङ्कद्वारा पनि योनोबाट डाउनलोड गरेर पनि हामीले सबै ब्यालेन्सहरू चेक गर्न सक्छौँ पैसा एक अर्कामा ट्रान्सफर गर्न सक्छौँ त्यो सबै इन्टरनेटको माध्यमबाट हामीले धेरै सहायता पाएको छ र हामीले जस्तै सपिङ गर्नको लागि पनि बजारहरू जानु पनि पर्दैन अहिले त सबैको हातमा स्मार्ट फोनको कारणले गर्दाखेरि धेरै जस्तै अनलाइन सपिङ अब त्यसमा एप्सहरू हुन्छ त्यहाँबाट पनि हामीले लुगादेखिन् आफ्नो सामानहरूदेखिन् सबकुछ मँगाउन सक्छ र इन्टरनेटमा हामीले ऊ यो गरिने धेरै कामहरू पनि अनलाइन कामहरू पनि घरबाटै गर्न सक्छ कसैलाई मेलहरू भेजनु पनि सजिलो आफ्नो फोनबाट सक्छ र टिकट फ्लाइटको टिकट होस् या रेल्वेजको टिकटहरू पनि त्यहाँबाटै हामीले पेमेन्ट पनि गर्न सक्छौँ टिकट बुक पनि गर्न सक्छौँ होटेलमा पनि जानुको लागि रिजर्भेसनको लागि पनि हामीले सबै यो अनलाइन यो नेटबाट नै सबै हामीले सहायता पाउन सक्छ र जति हामीले पेमेन्टहरू हुन्छ कसैलाई पठाउनु जस्तै अब अर्जेन्ट चाहिएको छ भने त्यसमा फोन पे गुगल पे पेटिएमद्वारा पनि पैसा हामीले सजिलै पठाउन सक्छ र अरू ब्याङ्किङ जस्तै हामीले हाम्रो ब्यालेन्स चेक गर्नुको लागि हामीले ब्याङ्कहरू जानु पर्दैन त्यहाँबाटै हामीले आफ्नो त्यो जिपे अथवा फोन पेबाट पनि त्यहाँबाट ब्यालेन्स पनि हेर्न सक्छौँ एक अर्कामा ब्यालेन्स ट्रान्सफार पनि गर्न सक्छ